भाइ म अस्तिको दाजु अनि दाजु अनि मलाई तिम्रो फेरि गाडी चाहियो आज म अर्कै ठाउँ जानु छ मेरो घर परिवारसँग तिमीलाई अस्ति लिएको थिएँ अहिले कता छौ तिमी छौ भने यहाँ मसँग कनट्याक्ट गर्ने मेरो नम्बर त छ होला अस्ति मैले दिएको थिएँ तिमीलाई मेरो फेमिलीहरू पनि धेरैजना छ आज म अलिक टाढै जानु छ भरे कति बेलासम्म आइपुग्ने हो मलाई तिम्रो गाडी चाहियो हामी सातजना छौँ सातजनाको सवारी हुन्छ कि हुँदैन तिम्रो गाडीमा मलाई भन्नु पऱ्यो त्यही स्या समय तिमीलाई म दिनेछु तिम्रो कति लिन्छौ म यहाँदेखिको जानुपर्ने छ सिलगडी सिलगडीको कति लिनेछौ तिमी कति हो भन्नु पऱ्यो मलाई अनि मलाई टाइम दिन्छु तिमीलाई टाइमभित्र चाहिँ आउनुपऱ्यो मलाई हस्पिटल जानुपर्ने छ सिलगडीमा सिलगडीको हस्पिटल छेउछाउतिरै पुग्नुपर्ने छ भोलि त्यही टाइममा आउनुपऱ्यो भरे पाँच बजेदेखि अगाडि चाहिँ ल्याइदिनुपर्छ है मलाई जसरी भए पनि तिम्रो गाडी आउनुपर्छ हामी सातजना हौँ सातजनाको हो सवारी कति पर्छ भाड़ा मलाई भन्नु पऱ्यो तपाईँले योपालि चाहिँ अस्तिको पालि नि हामी राम्रैसँग पुगेको थियौँ रामैसँग फर्केको थियौँ योपालि पनि मलाई एकदम त्यही गाडी चाहिएको थियो र तपाईँको र तपाईँलाई म पहिल्यै आग्रह गर्दैछु पाँच बजी मलाई ल्याइदिनुपर्छ ल भाइ